नेपाली जनताले प्रायः आफ्नो भाषा नेपाली नै बोल्छ तर यसबाहेक पनि अरू भाषाहरूको पनि ज्ञान राख्छ जस्तो कि अङ्ग्रेजी हिन्दी र जुन राज्यमा बसिरहेको छ त्यो राज्यको स्थानीय राज्यकै भाषाहरू तर यहाँ जति पनि नेपालीहरू छन् उहाँहरूले आफ्नो यदि त्यो नेपाली भाषै बोल्छ र त्यो त्यसबाहेकको अरू भाषा जान्दैन भने ठुट्टे ठुट्टे फुट्टे भाषा र आफ्नो साइन ल्याङ्गवेजहरूद्वारा पनि कम्युनिकेट गर्ने कोसिसै गर्छ